हेलो हजुर हो त दाजु ए हजुर हजुर चिनेँ नि तपाईँलाई त सुदांसु थापा होइन हजुर हजुर हजुर त्यो त अब भन्नु पर्दैन नि दाजु आधी राम्रो आधी नराम्रो त्यतिकै छ रोड त अब जस्तो जसो थियो त्यस्तै हो रोड त आम्म अब दाजु अब तपाईँलाई थाहा छ त दार्जिलिङको राजनीति कस्तो छ कहाँ छ कसरी चल्दैछ भन्ने त नेताहरू त्यस्तो छ कसरी बनाउँछ रोड अन्त राजनीति

हजुर हजुर ठिकै हो ठिकै हो अब जनताहरूले नि बुझ्दैन होइन जनताहरूले नि त्यस्तै पार्टीलाई चाहिँ भोट दिन्छ अब यो गरिदिन्छु रोड बनाइदिन्छु खै अनि हामी ड्राइभरहरूलाई साह्रै पर्छ हेर्नु होस् न अब जहिले तहि ले भिड हुन्छ रोड बाटो अब त्यस्तो अप्ठ्यारो भएर गाडी कति बिग्रिन्छ

हजुर भन्नु होस् न हजुर हुन्छ हुन्छ हजुर भन्नु होस् न हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ नि यहाँ यता सुन्नु होस् न दाजु मेरो त यहाँ हेर्नु न बिहान डेली स्कुल ड्युटीहरू छ नानीको बाटो त्यस्तो डर लाग्दो छ ढिलो हुन्छ हो साह्रो पर्छ नि हो दाजु खै के गर्नु अब

हुँदैन हो दार्जिलिङ रोड हजुर त्यस्तै छ रोड हजुर चल्दैछ अब के गर्नु दाजु हजुर किनभने तपाईँ दाजु अहिले गर्दैछु घरहरू त चलाउनु पर्यो अब यही बाटो जस्तो भए गाडी बिग्रे नि बनाउँदै कुदाउनु पर्यो हजुर हजुर यही सुन्नु होस् न दुःख सुख भए आउनु होस् न घुमाइदिउँला नि गाडीमा हजुर हुन्छ हजुर सक्छु सक्छु हजुर हुन्छ हुन्छ हुन्छ धन्यवाद दाजु हुन् हुन् हुन्छ धन्यवाद दाजु हुन्छ हवस्